भारतका केही प्रसिद्ध नृत्य शैलीहरू यस प्रकार हुन् भारतनाट्यम् कुचिपुडी कथक मारुनी डान्डिया ख्याली खुकुरी डान्स इत्यादि भारतका प्रसिद्ध नर्तकहरू रेमो डिसुजा टेरेन्स लुइस सुस्मिता इत्यादि चिन्छु